पर्यटकले भ्रमण गर्ने क्रममा चाहिँ पश्चिम बङ्गाल राज्यअन्तर्गत पर्ने जुन दार्जिलिङ जिल्ला कालिम्पोङ जिल्ला है यहाँ जसमा चाहिँ विभिन्न पर्यटक क्षेत्रहरू छ है जसमा धेरै मनोरञ्जनहरू छ जसमा धेरै उनीहरूले अब मतलब इन्जोयहरू गर्छ है त्यो ठाउँहरूमा उनीहरूले त्यो ठाउँको साथसाथै है त्यो क्षेत्रहरूमा जुन स्ट्रिट फुडहरू हुन्छ त्यो त्यो स्ट्रिट फुडको स्वादहरू है अब दार्जिलिङको मोमोस चाउमिन इत्यादि कुराहरूदेखि है उनीहरूले जस्तै अब दार्जिलिङको जुन फेमस टी स्टोर है चियाहरूको त्यहाँनिर एकदमै त्यसको उयोहरू मिठासहरूको एकदमै हामीहरूले फाइदा उठाउने यस्तो प्रकारको उनीहरूले एकदमै जुन भ्रमण गर्दा उनीहरूले यस्तो त्यस्तोहरू चाहिँ एकदमै म फाइदाहरू उठाउँछ होइन यस्तो त्यस्तो प्रकारले अब कार्यक्रमहरू हुन्छ विभिन्न प्रकारको कार्यक्रमहरू फुड फेस्टिभल्सहरू हुन्छ यस्तो कुराहरूबाट पनि उनीहरूले धेरै मनोरञ्जनहरू लिन्छ यस्तो त्यस्तो प्रकारको